अब पहिलाको सालतिर त अब निकै घटनाहरू घटेको थियो मसँग तर अब सब भनी बस्दा त अब नमिल्ला त्यहाँदेखिको अब सब से अब बिर्सिन नसक्ने चाहिँ मैले त्यही चाहिँ अब सबले प्रायः जस्तो अब माध्यमिक एकदम टफ्ट हुन्छ साह्रो हुन्छ भन्थे हो त्यहाँदेखिको अब मैले त्यस्तो कठिन अब इजी सम्झन्थे हो त्यहाँदेखि इजी पाराले नि पढेँ त्यहाँदेखिको जब मैले फेस गरेँ त्यो इक्जाम त्यहाँको मैले थाहा पाएँ टफ्ट नै हुँदो रहेछ धेरै आफूले सोचे भन्दा धेरै भन्दा धेरै अन्त पास म गरेँ अनुभव पनि गरेँ त्यहाँदेखिको फिलहाल त अब पास भएँ तर त्यो अनुभव चाहिँ अहिलेसम्मको मैले इक्जाम गरेकोहरू भन्दा चाहिँ धेरै अनौठो थियो त्यहाँदेखि अब धेरै कुराहरू सिक्नु पाएँ अझ पढेको भए अझ गर्न सक्ने थिएछु अहिले त त्यही छ अब सानो तिनो भए पनि रिग्रेट पश्चताप